नेपाली भाषा चाहिँ मेरो मदर टङ्ग यानि कि मातृभाषा भएको कारणले गर्दाखेरि चाहिँ मैले मेरो बाल्यकाल अवस्थादेखि नै मैले नेपाली सिकेको है र मेरो आमाबाबु पनि दुवैजना नेपाली नै हुन् र हामी नेपाली फ्यामिलीबाटै हुन् हामी सबै नेपाली म नेपाली नेपाली फ्यामिलीबाट बिलङ्ग गर्छु र मैले नेपाली भाषा सिक्नुको लागि म काहीँ जानुपरेको होइन मैले मेरो घरैबाट नै मैले नेपाली भाषा सिक्दै आएको हो र नेपाली भाषा नै बोल्दै आएको हुँ म सानैदेखि नै मेरो बाल्यकाल अवस्थादेखि नै मैले नेपाली भाषा सिक बोल्दै आएको हो र यस भाषा द्वारामा मैले भाषा बारेमा अझै जानकारी र अझै निपुण हुन चाहिँ मेरो पाठशाला अथवा विद्यालयबाट मैले सिक्दै आएको हो मेरो हायर सेकेन्डरी स्कुलसम्म मैले नेपाली एज अ फर्स्ट ल्याङ्गवेज मैले पढेको हो इङ्गलिस मिडियम स्कुलै भए तापनि नेपाली फर्स्ट ल्याङ्गवेज चाहिँ मैले पढेको हो र नेपाली भाषा सम्बन्धमा चाहिँ मेरो अनुभव कस्तो छ भन्दाखेरि चाहिँ अब नेपाली भाषा त मेरो लो के भन्छ अरे मातृभाषा भइहाल्यो र मलाई एकदमै प्रिय छ मेरो बात मेरो मातृभाषा है र सबैभन्दा बढी प्रिय लाग्ने चाहिँ मलाई मेरो आफ्नै मातृभाषा हो र त्यसपछि आउँछन् अरू अरू अन्य भाषाहरू पनि थुप्रै छ जो कि मलाई एकदमै मनपर्छ त्यसपछाडि त्यसपश्चात चाहिँ अन्य भाषाहरू आउँछन् तर सर्वप्रथम चाहिँ मलाई मनपर्ने एकदमै मेरो आफ्नै मातृभाषा हो र म कसैलाई पनि है कसैलाई पनि अगाडि बेल्दाखेरि या फिर कसैलाई कसैसँग पनि सम्पर्क गर्दाखेरि चाहिँ म चाहिँ नेपाली भाषामै बोल्न म रुचि राख्छु र अब अरूहरू हुन्न अब अरूहरूलाई नेपाली भाषा आउँदैन भने चाहिँ अब म अन्य भाषाको पनि प्रयोग गर्छु अन्य भाषाहरूमा पनि म बोल्छु जस्तै कि हिन्दी भयो इङ्गलिस भयो बङ्ग बङ्गाली भयो अरू भाषामा पनि म बोल्छु तर अब अरू कुनै अन्य जातिका मान्छेहरूले होइन नेपाली भाषा बोल्नुहुन्छ भने म उहाँहरूसँग चाहिँ एकदमै मलाई नेपाली बोल्नु नै एकदमै एकदमै सजिलो र एकदमै राम्रो लाग्छ र त्यसै त्यस्तै प्रकारले अब नेपाली भाषामा चाहिँ मेरो अनुभव तपाईँलाई भन्नुपर्दाखेरि चाहिँ एकदमै प्रिय भाषा र हामीलाई सानैदेखिकै सिकाउँदै आएको हाम्रो नेपाली भाषा पनि संस्कृतबाटै नै हाम्रो नेपालीको पनि जन्म भएको नेपाली भाषा हाम्रो हाम्रो वर्णमाला पनि सबै संस्कृतबाटै न निक श्लोक संस्कृतहरूबाटै आएको हो है र हाम्रो भाषाको सबै नै अब सुरुआत ने संस्कृतबाटै भएको हो नेपाली मात्रै नभए पनि है भारतमा हुने प्रायः भाषाहरू नै संस्कृतबाट आएको हुन् र हाम्रो नेपाली पनि त्यसमध्येमा हाम्रो नेपाली पनि हाम्रो नेपाली पनि हाम्रो नेपाली भाषाहरू पनि के भन्छ संस्कृत आएको छ र हाम्रो नेपाली भाषामा चाहिँ के लाग्छ मलाई भन्दाखेरि चाहिँ अन्य भाषाहरूभन्दा चाहिँ एकदमै हाम्रो नेपाली भाषा चाहिँ अन्य भाषाभन्दा चाहिँ एकदमै के भन्छ एकदमै उयो भएको भाषा इज्जतदिलो इज्जतदिलो इज्जतदारी भएको भाषा क्या त अब अरूसँग हामी त अब अरूहरूलाई अरूसँग बोल्दाखेरि पनि मिठो शैली लाउने मिठो शैली साथसाथै एउटा मिठो व्यवहारसँग बोल्ने खालको एउटा चाहिँ हाम्रो भाषा लाग्छ मलाई चाहिँ अरूसँग बात मार्दाखेरि अब आफूभन्दा ठुलोसँग त हामी एकदमै इज्जत दिएर बात मार्छौँ तपाईँहरू लगाउँछौँ हामी आउनुहोस् बस्नुहोस् जानुहोस् यस्तो भन्छौँ हामी है र त्यस्तो नभए पनि हामी हामीभन्दा सानोहरूलाई हरूसँग पनि एकदमै मिठो भाषा हामी उनीहरूसँग पनि हामी तपाईँ नै लाउँछौँ यिनीहरू हजुर यस्तो उस्तोहरू भन्छौँ हामी तर त्यो हामी त्यस्तो हाम्रो नेपालीमा चाहिँ एकदमै यो चाहिँ मान्ने गर्छ कि हाम्रो प्रायः भाषाहरू भन्दाखेरि चाहिँ हाम्रो नेपाली भाषा चाहिँ एकदमै मिठो भाषा पनि भनिन्छ है र यो यसमा चाहिँ गर्व पनि लाग्छ साथसाथै खुसी पनि लाग्छ किनकि एउटा भाषा बोल्ने तरिका र एउटा हुन्छ नि मान्छेको शैली भाषा शैली र उहाँको बोल्ने तरिकामै उहाँको गुण नीतिहरू हुन्छ क्या त गुण कल्चरहरू एकदमै आएको हुन्छ र र जति राम्रो शैली जति राम्रो बोली है त्यति राम्रो कल्चर भन्ने नै गर्छ र त्यसर्थ चाहिँ त्यसको लागि चाहिँ त्यस त्यस कारणले गर्दाखेरि चाहिँ मलाई लाग्छ कि एकदम म अब भाषा चाहिँ एकदमै ठिक र हाम्रो नेपाली भाषा चाहिँ एकदमै मिठो भाषा लाग्छ मलाई चाहिँ र यस भाषामा पनि म जति जाहीँ पनि जाहीँ पनि गएर मैले चाहे म विदेशै गएर म का म विदेशमा घुम्नु जाँदाखेरि नै म कसैलाई अब नेपाली बोल्ने मान्छेलाई कसैलाई पनि भेटिहालेँ भने चाहिँ म एकदमै उहाँसँग नेपालीसँग नेपालीमा बोल्ने एकदमै म रुचि राख्छु किनकि मलाई एकदमै मेरो भाषा प्रिय लाग्छ